हेलो प्रशान्त भाइ बोलेको जुन चाहिँ अगि गाडी भनेको थियो मैले खोइ आइपुगेको छैन त अहिलेसम्म तिमीले त्यो भन्दै थियो आधी घण्टा भन्दै थियौ खोइ आधी घण्टा त यहाँनेर बेसी भइसक्यो केही एक घण्टा जस्तो भइसक्यो अहिलेसम्म पनि आइपुगेको छैन हेर तिमी म हस्पिटल जानु पर्ने यस कसरी ल्याउने हो लु गाडी त ढिलो न ढिलो आइसक्यो त यस्तो पाराले त न तिम्रो ड्राइभर पठाउँछ न त के आउँछ हेर जान जानु पर्ने यस्तो त हुँदैन त अन्त यस्तो गरेर कहिले हौ यस्तो पाराले त भएन हेर म त अर्जेन्ट जानु पर्छ आज नै त्यसो गरेर भएन त भाइ त्यो न तिम्रो ड्राइभर आउँछ न त कोही आउँछ तिमीले त हेर यसरी पठाएर त भएन त अन्त कहिले अन्त हामी यहाँनेर रुँगेको त दुई घण्टा बेसी भइसक्यो यसरी पर्खेको पर्खेकै छौँ लु है आउँछ आउँछ आउँछ भनेर त तिमीले त अन्त के गरेको हौ यो त अन्त न भाइ यस्तो यस्तो हुँदैन है यस्तो पाराले त कसरी त हुन्छ त अन्त यस्तो कसरी हुन्छ हेर जानु पर्ने मेरो त अन्त अर्जेन्ट जानु पर्थ्यो आज हस्पिटल जानु पर्ने हेर त्यसो गरेर त कहिले तिमीले त अन्त टाइम बितिसक्यो हेर अहिले यहाँनेर यी दस बजिसक्यो अब कति बेला जानु म बिहान आठ बजी पुग्नु पर्ने हो हेर यसरी त भएन यस्तो पाराले त भएन त अन्त भाइ त्यस्तो कसरी गरेको त हौ लु है यो त भएन ल भाइ तिमीले अलिक छिटो गरेर पठाएको भए त हुन्थ्यो ल त अब त क्यान्सल गर्नु पर्ला जस्तो छ अब भएन भने अब भोलितिर तिमाले बिहान नै जसो गरेर भए पनि पठाइदिनु नि ल भोलि बिहान चाहिँ अब कसै गरेर पठाइदिनु छिट् छिटो ड्राइभरलाई भनेर अन्त चाहिँ पठाइदिनु अन्त चाहिँ जानु पर्यो हामी सधैँ म त आठ बजी भन्दा छिटो पुग्नु पर्छ है भाइ ल यो चाहिँ बुझेर मात्र गरिदिनु है ल यता त्यता जसरी हुन्छ अब बिहान छिटो छिटो गरेर भाइले भनेर त्यो ड्राइभरलाई पठाएर भए पनि यहाँ पठाइदिनु है ल भोलि चाहिँ कसै गरेर भए पनि आठ बजी भन्दा अगाडि चाहिँ आइपुगोस् न ल ल ल ल ल ल आठ बजी भन्दा अगाडि चाहिँ आइपुगेको होस् न ल